हेलो हजुर हजुर भन्नुहोस् न मेरो नानी कहिलेदेखि हजुर हजुर मै हो हुन्छ हुन्छ म तपाईँ मलाई मे म आउँदैछु झट्टै आइपुग्छु मलाई नानी तपाईँ अलिकति केयर गरेर राखिदिनु होस् न म आइपुगी हाल्छु हुन्छ हुन्छ थ्याङ्क्यु थ्याङ्क्यु